कुकुरले टोक्यो भने हस्पिटल लान्छस् इन्जेक्सन गरिदिन्छ त्यहाँदेखिको पछाडि फेरि त्यो दस दिनको बादमा फेरि लान्छ तर त्यो दिन सुई लगाए पछि चाहिँ त्यहाँको चाहिँ त्यो बिमारी जाती हुन्छ सुई लगाएकोमा